कृषिका लागि प्रयोग गरिने विभिन्न उपकरणहरू चाहिँ अहिले अब यहाँ हाम्रो गाउँ घरमा चाहिँ त्यस्तो फेसिलिटीहरू चाहिँ छैन त्यो मेसिनहरू चाहिँ छैन किनभने अब यहाँ कच्चा रोड भएको कारणले गर्दाखेरि अब हामीलाई टाढो पर्छ ल्याउनु जानु गाडीको यात्राहरू गर्नु टाढो पर्छ पिच रोड नभएको कारणले गर्दा त्यस्तो मेसिनहरू चाहिँ अब छैन अरू उयोहरू चाहिँ प पाइन्छ अब गाउँ घरमा पाइने अब कृषिको लागि चाहिँ अब गाउँ घरमा पाइने काँटा कोदालीहरू सामानहरू अब हसियाँ सिक्कलहरू त्यस्तो त हामीले पाउँछौँ र त्योहरू चाहिँ हामीले प्रयोग गरिरहेका छौँ र त्यही अब सुविदा सुबिस्ता चाहिँ त्यही छ अब अरू फाल्टु ठुल्ठुलो मेसिनहरू चाहिँ हामीले ल्याउन सकेको छैनौँ र हामीलाई दबाईहरू अब बारीतिर प्रयोगहरू गर्नु पनि हामीले अब यहाँ बजारहरूबाट ल्याउछौँ अलिअलि ल्याउँदै त्यसरी चलाउँछौँ र त्यही हामीलाई सुविदा छ